त्यो हामीले कसरी मनाउँछ भने हामीले देउसी भैलोहरू खेल्यो भने हामीले हामी देउसी भैलोहरू खेल्छ र हामी अरूको घरतिर गएर आफू र रमाइलो लाग्छ हामीलाई है र अन्त हामी त्यहाँनिर इन्टरटेन हुन्छ आफै पनि हुन्छ र हामी अरूलाई पनि गराउँछौँ इन्टरटेन र हामी अरूको घरहरूतिर गएर नाच्छौँ गाउँछौँ मादलहरू बजाएर सबै वहाँ घरको मान्छेहरूले पनि हामीसँगै गीतहरू गाउनु हुन्छ र त्यसमा हामीलाई मजा लाग्छ हामी त्यसेरी हामी देउसी भैलोहरू भैलोहरू पनि हामी केटीहरू जान्छ र त्यसमा र केटीहेरू गएर हामी के के आफ्नो हाम्रो आफ्नो जात जातको र ट्रेडिसनल ड्रेसहरू लगाएर जान्छौँ र त्यसमा चाहिँ नेपालीहरूको राम्रो हुन्छ हाम्रो त्यो ट्रेडिसनल ड्रेसहरू लगाउन मनपर्छ हामीलाई र त्यसमा हामी लगाएर जान्छौँ अरूहरूको घरहरूमा जान्छौँ हामी भैलोहरू गाउँछ हामी आशिर्वादहेरू पनि हामी त्यो घरलाई मग्छौँ र हामीले त्यसमा गर्छौँ अन्त उनीहरूले दानहरू नि दिनुहुन्छ हामीलाई र हामी त्यसबाट आफ्नो त्यो देउसी भैलोहरू गर्छौँ र हामीले माघे सँग्रातिहरू गर्छ र सबै दुर्गा पूजा हामी सबै पूजाहरू मनाउँछौँ र हामी त्यसमा चाहिँ हामीले अरूहरूकोबाट आफूलाई त्यो पूजा गर्नुलाई हामीले आफू चन्दाहरू उठाउन जान्छौँ गाउँ गाउँकोहरूले गर्छ त्योहरू सबै गर्छन् अन्त त्यो सबै जग्गाहरूतिरै गर्छ यो र हामी अरूको जग्गा त्यहाँनिर सबै जग्गातिर हामी गोएर हामी हामी त्यहाँनिर चन्दाहरू उठाउछ उहाँहरूले पनि चन्दाहरू दिनुहुन्छ र हामी चन्दाहरूबाट चाहिँ हामी त्यो प्रोग्राम त्यो हामी कुन चाहिँ जग्गामा बनाउने सबै हामीले बनाएर हो हामीले स सजाएर त्यो जग्गालाई राम्रो गर्छौँ र हामीले त्यहाँ निर भगवान्को मुर्तीहरू ल्याउँछ र मुर्तीहरू हामी सबै त्यो दिन हामी पूजाहरू गरेर हो पूजाहरू गरेर नाचगान गर्छौँ हामी को कोले त्यहाँनिर नाच्ने गाउनेहरू पनि राखेको हुन्छ र त्यसमा हामीले नाचेर गाएर भजनहरू गाएर मनाउँछौँ त्योहरू अन्त हामीले भगवान्को मुर्ती पनि हामी सेलाउन जान्छ खोलामा अन्त त्यो खोलाबाट चाहिँ हामी सेलाएर चाहिँ हामी त्यसरी गाडीहरूमा गएर सेलाएर प्रसादहरू बाँडेर हामी त्यसरी चाहिँ हामी आफ्नो त्यहाँनिर संस्कृत मनाउँछौँ सम्पदाहरू मनाउँछौँ